म चाहिँ प्रायः कुकिङ सिक्दा चाहिँ प्रायःजस्तो चाहिँ म युट्युबबाट हेर्ने गर्छु प्रायः युट्युबबाट चाहिँ विभिन्न प्रकारको रेसिपीहरू सिक्न पाइन्छ अनि त्यसैले गर्दा म युट्युबलाई बेसी हेर्ने गर्छु अनि जति जति थरीको सिक्नुपर्छ रेसिपीहरू सबै म युट्युबबाटै सिक्छु अनि युट्युबमा चाहिँ यति साह्रो राम्रो सिकाउँछ युट्युबबाट चाहिँ युट्युबमा चाहिँ अब विभिन्न थरीको किसिमले अब पुरा भिडियोसहित हामीले सिक्न पाउँछ अनि प्रायः चाहिँ म प्रायः चाहिँ म यसबाटै युट्युबबाटै सिक्ने गर्छु अनि मलाई प्रायः चिल्ली चिकनहरू बनाउनु मनपर्छ अनि त्यसको हरेक रेसिपी म त्यहीँबाट युट्युबबाटै सिक्छु अनि अनि अरू चाहिँ म अरू यस्तो केकहरू पनि म त्यहीँबाट सिकेर बनाउँछु केकको अनि जुलाबीको अनि यस्तो थुप्रै किसिमको बनहरू बनाउनु अनि त्यो रेसिपीहरू पनि म युट्युबबाटै सिक्छु अनि प्रायः जस्तो मलाई मनपर्ने चाहिँ मलाई त्यो सजिलो लाग्ने चाहिँ चिलन चिली चिकन